हामी त यहाँ पहाड इलाकामा बस्छौँ हामीलाई त यो पम्पको हेन्ड पम्पको विषयमा त त्यति थाहा त छैन हामीले त अब यो प्लेन साइडतिर देखेको छौँ हामी त यहाँ हिल साइडतिर बस्छौँ हाम्रो यतातिर त पानीहरू पाइपतिर तानेर ल्याउछौँ कति आफ्नै कमान बस्तीतिरै पानीहरू उम्रिहाल्छ त्यही हामी बाँस बाँसमा जोडेर त चलाउँछौँ पानी हामी त प्लेन साइड जाँदाखेरि चाहिँ हामी हेन्ड पम्प चाहिँ देखेको छौँ त्यो चाहिँ अब हेन्डलमा पक्रिएर थिच्यो भने चाहिँ पानी उकालो फोर्सले उकालो आउनु सक्छ होला तर हामी चलाएको चाहिँ छैनौँ तर देख्नु चाहिँ देखेको छौँ यतातिर त यस्तो पानीहरू चाहिँ अब हामी देखेको छैन हाम्रो त यहाँको आफ्नै इलाखाको आफ्नै चिसो बस्तीको पानी खाने बानी छ